मैले तपाईँकोबाट जुन चाहिँ प्रडक्ट लगेको थिएँ त्यो धेरै राम्रो लाग्यो र राम्रो रहेछ म युज गर्दैछु

मलाई राम्रो लाग्यो तपाईँको प्रडक्ट